हेलो हजुर भन्नुहोस् हजुर ए अँ कालिम्पोङ होटेलमा बस्नुहुन्छ कि पाखै कतै बस्नुहुन्छ ए होटेलमा बस्नुहुन्छ भनेदेखि कहाँबाट ए तपाईँ सिलगढीबाट आउनु भएको ए यहाँको गाडीको गाडीको रेट भन्नु पर्दामा यदि तपाईँ घुम्नु जानुहुन्छ काहीँ रिजर्भ लिएर जानुहुन्छ भनेदेखि तपाईँलाई तपाईँलाई यस्तै अलिक टाढै जानुभयो भने दुई हजार पन्ध्र सौसम्ममा कालेबुङ भित्रै अब रिजर्भ जानु हुन्छ रिजर्भमा तपाईँको साथमा बेलुकासम्म टाइम हुन्छ त्यसले गर्दाखेरि त्यो गाडी तपाईँसँगै बस्ने बस्नुपर्छ अब छोडेर आउने होइन त्यसले गर्दा कालेबुङभित्रै पनि पन्ध्र सौ दुई हजार यस्तो लाग्छ अनि होटेलको रेट भन्नु पर्दामा अब तपाईँ कस्तो होटेलमा बस्नुहुन्छ सस्तो या महँगो अँ नाइट होल्ड गर्नुको लागि चाहिँ तपाईँलाई होटेलमा विथ ब्रेकफास्ट ब्रेकफास्टको साथमा कति बाह्र हजार यस्तै अब राम्रो होटेलमा बाह्र हजार दस हजार यस्तै छ अन्त हजुर ब्रेकफास्टसँग तर लन्च र डिनर चाहिँ तपाईँले अब आफ्नो एक्स्ट्रा पैसा हजुर होटेलमा लन्च गर्नु भयो भनेदेखि एक मिलको साढे सात सौ डिनरको पनि त्यही हो तर खाना चाहिँ तपाईँले राम्रो होटेलमा राम्रै पाउनु हुन्छ अनि तातै पाउनु हुन्छ अनि रुम सर्भिस पनि छ यदि तपाईँलाई रुममै चाहिन्छ भने रुम सर्भिस पनि छ यहाँको फेसिलिटीहरू धेरै नै राम्रो छ हाउस किपिङ राम्रो छ हुन्छ कतिवटा रुम चाहियो होला नि तपाईँहरूलाई हेलो हुन्छ हवस्